हेलो सुन्नु हुँदैछ ए तपाईँ नैनीकाको बाबा बोल्नु भएको होला है ए सुन्नु होस् न के भन्छ नैनीका त बिमारी बिमारी रहेछ हो अन्त ऊ क्लासमा ऊ भेमिटिङहरू गर्दैछ अन्त तपाईँ आइदिनु भएको भए हुन्थ्यो ल्याउनु खोइ बिसन्चो नै ऊ त खोइ क्लासमा पनि ऊ बिसन्चो भएर बस्छ हो एक्लै बस्छ कोहीसँग बोल्दैन पनि फेरि पुरै कमजोरी पनि त छ ऊ हो तपाईँहरूले अलिक उसलाई राम्रो डाक्टर देखाउनु होस् के हो न भित्रै उसलाई केही प्रब्लम छ कि अन्त क्लासमा पनि हजुर हजुर ए त्यही त अब सर त्यही त अब यत्रो नानी क्लास नाइनमा पढ्ने नानी यत्रो पढेको छ हातहरू सानो सानो छ हो हेर्दा माया लाग्दो यसरी फु गर्दा पनि के हो लड्ने खाले छ अब साह्रै कमजोरी भयो नि त्यो नानी त अलिक उसलाई उसको के हो अलिक तपाईँहरूले अलिक राम्रो डाक्टरकोमा देखाउनु न ऊ सानैदेखिको त्यस्तै कमजोरी हो कि ए

ए ए उसको फोनहरू छ नैनीकाको अब स्कुलम काम लाग्छ तर बेसी फोन हेरेर होला हौ त्यो केटी त फोन हेरी बस्छ जस्तै छ हेर्दै अन्त फोनहरू हेरेर होला हो त्यस्तो राति के हो हो आँखाहरू पनि खप् खप् पसेको छ अलिक याद गर्नु होस् के हो राति भए पछि चाहिँ फोनहरू हेर्न नदिनु उसलाई छ कि अन्त मैले अलिकति दबाई दिएको थिएँ बसेको छ अहिले अलिक अघि त भोमिटिङ गरेर के गर्नु गर्नु भयो नि म त झन् साह्रो पनि पर्यो हो डर पनि भयो अब स्कुलमा अन्त बिहानदेखिकै फेरि भुटेको भात खाएछ बिहान आउँदा गरम छ अहिले पन्ध्र अगस्तको अब तयारीले गर्दा घाममा प्र्याक्टिस गर्नु पर्दैछ अन्त भुटेको भात खाँदाखेरि उल्टी सुल्टी भयो नि अन्त कि साह्रै भयो ग्यास पसेको होला हौ उसलाई

ए त्यही त म त सम्झाइदिन्छु नि सर म त भन्छु कि मिस म खान्छु खाना भन्छ हो अन्त स्कुलमा पनि मिड डे मिल खाना के हो खाऊ भन्छु खानु मान्दैन अब नानीहरू त्यही हो मम चाउमिन खालि मम चाउमिन भन्छ अन्त चाहिँ त्यही त ल ल ल ल हुन्छ हुन्छ राख्नु ल छिटो आउनु